मैले एउटा एमाजनबाट टि सर्ट मगाएको थिएँ त्यो टि सर्ट चाहिँ अब हेर्दाखेरि चाहिँ अब त्यहाँनिर चाहिँ राम्रो थियो तर जब मैले एमाजनले मलाई डेलिभरी गऱ्यो गऱ्यो तर मेरो त्यो साइज पनि ठिक थिएन त्यो लुगाको क्वालिटी पनि ठिक थिएन र दाम पनि धेरै महँगो भएको मैले महसुस गरेँ